हेलो भन्नुहोस् है अँ ल है सेवारो है यी म अहिले घरमा यसै बसिरहेको छु के खानेकुरा खानेकुराहरू यी खानेकुराहरू त के अहिले सिजनमा यी अहिले मकै छ मकै अहिले हरियो मकै भइरहेको छ अनि त्यही हो मकैको चामल मकैको पिठो अन्त यस्तै सिस्नु गुन्द्रुकहरू कोदोको पीठोहरू यस्तो चाहिँ पाइन्छ कालिम्पोङमा किनिमा किनामा किनामा एकदमै पाउनुहुन्छ नि कति जस्तो चाहिएको थियो होला किनामा चाहिँ अँ किनामा पाउनुहुन्छ अब त एकदमै किनामा पाउँछ यहाँ कोदोको पिठो पाउँछ मकैको चामल पाउँछ पिठो पाउँछ गुन्द्रुक पाउँछ सबै पाउँछ यहाँ हजुर हजुर हजुर हजुर हजुर ब्याङ्लोरमा हुनुहुन्छ ए हुन्छ त पठाउने हो भने त यहाँ तपाईँहरू आउनुहोस् कालिम्पोङमा यहाँ पाउँछ गुन्द्रुक एकदम अभाइलेबल किनामाहरू पाउनुहुन्छ पाउनुहुन्छ ए आउनुहोस् न आउनुहोस् मे यहाँ पाउँछ कालिम्पोङमा एकदमै हजुर हजुर हजुर त्यो चाहिँ पाउँदैन कोदोको पिठो सिठोहरू चाहिँ पाइहाल्छ ए हुन्छ नि त हजुर ए हुन्छ हुन्छ आउनुहोस आउनुहोस् एकदमै पाउनुहुन्छ अभाइलेबल हुन्छ हुन्छ हुन्छ